अनलाइनमा अब छुरी मैले मगाएको थिएँ छुरी चाहिँ मज्जाको थियो अन्त त्यहाँदेखि पछाडि फेरि हटकेस पनि मगाएँ अब हस्पिटल जाँदाखेरि यसो खानाहरू बोक्नु तातो राख्नु भनेर मगाएको थिएँ तर त्यो हटकेस चाहिँ राम्रो छैन रहेछ किनभने त्यो अब पहिला प मगाएको सामानहरू चाहिँ राम्रो दिँदोरहेछ पछाडि पछाडि मगाएको सामानहरू चाहिँ राम्रो नदिँदो रहेछ उनीहरूले खालि त्यो नक्कली मात्रै ल्याउँदो रहेछ नक्कलीहरू दिँदोरहेछ र अब त्यो पनि फर्काइदिनु पऱ्यो भनेको फेरि घरमा नानीहरूले मा मानेन होस् न अब ल्याई त हाल्यो भनेर भन्यो अन्त घरमै राखिरहेको छु तर त्यति राम्रो चाहिँ छैन अझै तातो पनि बस्दैन त्यो